ओए अस्मिता सुन्न के भन्छ मैले अस्ति तिन दिन अघाडि एउटा टी सर्ट किनेको थिएँ कि ह्वाइट कलरमा कस्तो दामी रहेछ भन्न म त लगाएको लगाएकै त्यो टी सर्ट त मैले हाट बजारको त्यहाँनिर किनेको थिएँ कि हाट बजार पस्नेबाट कस्तो मजाको रहेछ के भन्छ सेतो कलरमा छ हो कटनको रहेछ अम्भो म त ट्युसन जादाँखेरि डेली लगाउँदैछु धुँदाखेरि पनि भुवा नउठने हो मलाई त कस्तो मनपऱ्यो त्यो टी सर्ट त कस्तो दामी क्वालिटी रहेछ भन्न त्यसको त अब सुहाउने हुन्छ नि लगाउँदा पनि चिटिक्कै देख्ने बेसी ठुलो नि नदेख्ने बेसी टाइट पनि नदेख्ने हुन्छ नि कस्तो मजाको चिटिक्कै मिलेको नि अब लाउँदाखेरि पनि हो अन्त आमाहरूलाई देखाएको थिएँ के आमाहरूले पनि सबैले मन पराउनु भयो त्यो टी सर्ट होइन के भन्छ यता सबैलाई देखाएको थिएँ कि सबैले कस्तो दामी भन्यो हो मलाई त फर्स्टमा त कस्तो अल्छी अल्छी लागेको थियो पैसा पनि थिएन किन्नको लागि अनि के भन्छ त्यहाँको दाजुले चाहिँ लैजाऊ न बहिनी लैजाऊ राम्रो देख्छ भनदै भन्यो नि त अहिले फेरि लाउँदा त मा त राम्रो भएछ मैले किनेर जस्तो हुँदैछ कस्तो राम्रो हो कस्तो मजाले मिलेको जिउमा पनि क्या मन पर्दैछ है म त त्यो टी सर्ट मात्रै लगाउँ लगाउँ मन पर्दैछ छोडनै मन परेको छैन म त त्यो लुगा हो सबैजनाले कस्तो राम्रो भन्दै थियो मेरो साथीहरूलाई देखाेको थिएँ कि आम्बो कस्तो आरिस लाग्यो मलाई नि यस्तै किन्दे न टी सर्ट भन्दै थियो हो के भन्छ तँलाई म भोलि देखाउन ल्याउँछु नि ल त्यो टी सर्ट कस्तो राम्रो छ हेर्न तैँले पनि हेरेर त्यही किन्दा हुन्छ नि कस्तो दामी खालके छ ट्युसन जाँदा बजार जाँदा म त दोकान जाँदा पनि त्यही लाउँदै छु कस्तो राम्रो छ भन न आम्बो